मलाई चाहिँ है हार्मोनियम भयो यो मर्चुङ्गा बिनायो मादल मादल पनि सानो खालको पश्चिमेली मादल टुङ्ना बाँसुरी यो वाद्ययन्त्रहरूसँग चाहिँ मलाई गाउन साह्रै मन पर्छ